अन्य ग्रहहरूमा जीवन छ भन्ने बारेमा त मलाई थाहा छैन तर एलियनहरू पनि छ भनेर भन्छ तर मलाई त केही पनि थाहा छैन